हेलो अनिल दादा मैले फ्लिपकार्टबाट दुईवटा कुर्ता अर्डर गरे थियो अन्त बाई मिस्टेक यहाँ एउटा टिसर्ट पनि सँगै आएको छ तर मलाई टिसर्ट चाहिँ लिनु थिएन त्यसको लागि टिसर्ट चाहिँ क्यान्सल गरिदिनु होला अन्त त्यसको बद्ली एउटा स्किन केयर प्रडक्टको प्लमको बडी लोसन अनि एउटा मोस्चराइजर चाहिँ कार्टमा राखिदिनु होला अन्त अरू त्यो चाहिँ रिमुभ गर्दा हुन्छ कार्टबाट